कि समाचार टिभी पत्रिकाको नाम चाहिँ आजतक न्युज डुवर्स च्यानल डुवर्स च्यानल आजतक न्युज अनि के भन्छ जे जे जी न्युज अन्त अझै थुप्रै च्यानलहरू छ तर मलाई त्यत्ति साह्रो नाम चाहिँ याद भएन हामी चाहिँ बेसी डुवर्स न्युजलाई फलो गर्छौँ किनकि डुवर्स डुवर्स न्युजकै फलो गरेको कारण चाहिँ हाम्रो घर डुवर्समै छ त्यस लागि डुवर्समा के के भइरहेको छ त्यो जान्नु पनि अलिकति बेसी बेसी बेसी के छ भने बेसी बेसी जान्नुको लागि बेसी इच्छुक पनि हुन्छ अनि अर्को चाहिँ अनि इन्टरनेसनल न्युजहरूमा चाहिँ आजतक आजतक न्युज चाहिँ मलाई अलिक बेसी नै मनपर्छ हाम्रो गाउँको मान्छेहरूलाई चाहिँ आजतक न्युजलाई चाहिँ धेरै राम्रो राम्रो चिजहरू देखाउँछ आजतक न्युज आजतक न्युज डुवर्स च्यानल अनि हाम्रो यता बगानमा धेरै च धेरै अरू धेरै अरू धेरै न्युज च्यानलहरू पनि छ हाम्रो दाजुहरूले गर्नुभएको दाजुहरूले गर्नुभएको न्युज च्यानल दाजुको नामबाट खोल्नुभएछ वाङ्देन नाममा अनि अनि डुवर्स च्यानल अन्त हाम्रो चियाबगानको न्युज चियाबगान न्युज इत्यादिहरूमा हामी बेसी चियाबगानको न्युजहरू नै सुन्ने गर्छौँ किनकि बगानमा के भइरहेको छ त्यो पनि सुन्नु अलिक बेसी नै अलिक बेसी नै जरुरी छ किनकि हाम्रो अहिले चियाबगानहरू धेरै घाटामा चलेको कारण बगानमा के भइरहेको छ त्यो सबै न्युज च्यानलमा फलो गरेर नै च्यानलहरूले चाहिँ देखाउनुहुन्छ अन्त जी न्युज जुन जी न्युजतिर चाहिँ बेसी जस्तो तर जी न्युजतिर चाहिँ तर बेसी जी न्युजतिर चाहिँ तर बेसी कास्ट टिभी फिल्मको च्यानलहरू हिरोहरूको बारेमा देखाउँछ त्यसलाई हामी त्यति ध्यान दिँदैनौँ अनि अर्को अर्को थुप्रै च्यानलहरू छ तर मलाई अहिले त्यत्ति साह्रो नाम पनि भएन अर्को थुप्रै च्यानलहरू पनि फलो गर्छु तर हामी अहिले चाहिँ नाम याद भएन न्युज च्यानल त सबै हेरिहाल्छ तर मनपर्ने यस्तो मनपर्ने यस्तो मनपर्छ किनकि सबै न्युज च्यानलहरू एउटै नै हुन्छ सबै न्युज च्यानलहरू एउटै भएको कारण सबैमा देशमा केही भइरहेको छ के भएको छैन त्यो सबै एउटै एउटै न्युज च्यानलमा नै देखाइरहेको हुन्छ त्यही कारण त्यत्ति साह्रो मनपर्ने चाहिँ केही छैन बेसी मनपर्ने भनेको आई थिङ्क डुवर्सको च्यानल नै मनपर्छ डुवर्स किनकि डुवर्समा के के भएको छ इन्सट्रेस्टिङ त्यो चाहिँ अलिकति बेसी इच्छुक रुचि लाग्छ किनकि त्यसमा बेसी च्यानलहरूमा बेसी डुवर्स च्यानलमा बेसी प्रोग्राम यस्तोहरूको बारेमा पनि देखाउ होइन अनि अर्को फिल्म स्टारहरूको बारेमा देखाएको न्युज च्यानलहरू मनपर्छ जस्तै फिल्म स्टार देखाउने न्युज च्यानलहरू के पो हुन्छ हौ इन्डियन भारत के पो थियो हौ टेलिस्कोप इत्यादि यिनीहरू अन्त सिसिएन सिसिएन च्यानल पनि राम्रो नै हुन्छ सिसिएन च्यानलमा चाहिँ डुवर्सको एक्टर्सहरूको बारेमा देखाउँछ अनि अनि आजतक आजतक अनि इत्यादि आदिहरू धेरै राम्रो नै हुन्छ यिनीहरू धेरै भएको राम्रो भएको कारण चाहिँ धेरै राम्रो भएको कारण चाहिँ त्यही च्यानलहरू हेर्नु नै राम्रो लाग्छ